बिरुवा उमार्न मैले कुन चाहिँ माटो प्रयोग गर्छु भनेदेखिलाई म चाहिँ गाउँमै पाउने वरिपरि कालो माटोको प्रयोग गर्दछु र त्यो चाहिँ एकदमै राम्रो हुन्छ बिरुवाहरूको लागि र मैले प्रयोग गर्ने मल भनेको चाहिँ अर्गेनिक मल हो त्यो चाहिँ हो गाईको मल र त्यसको साथसाथै रुखहरूको पात पनि पात मिसाए एकदमै राम्रो हुन्छ रुखहरूको पात पनि पातले पनि एकदमै राम्रो मल बन्दछ र त्यो दुइटा मिसाइ त्यो दुइटा माटोमा मिसाएपछि एकदमै राम्रो हुन्छ र बिरुवाको लागि पनि एकदमै राम्रो हुन्छ बिरुवाहरू पनि मजाले सर्छ र मजाले हुन्छ